कालिम्पोङ जिल्लामा है मनाइने मुख्य चाडहरू मध्ये है एउटा हाम्रो राष्ट्रिय बाटै सुरु गरौँ एउटा फिफ्टिन अगस्ट भन्छ है फिफ्टिन अगस्ट स्वतन्त्र दिवस हामीले कालेबुङ जिल्लामा खुबै रमाइलो है मनाउने गर्छौँ र कालेबुङ बजारमा मात्रै होइन एउटा गाउँ क्षेत्रहरूमा पनि एउटा खुबै त्यसलाई रोमाञ्चक हिसाबले नै हामीले स्टुडेन्टहरूदेखि लिएर सबै अभिभावकदेखिको लिएर सबै हामीले मिलेर है एउटा खुबै रमाइलो एउटा मनाउने गर्छौँ धर्म विषयमा मनाउने एउटा चाडहरू भयो है एउटा मनाउने भनेदेखिलाई एउटा धर्म विषयमा हो भने चाहिँ एउटा तपाईँको एउटा किराती एउटा धर्ममा उनीहरूको आफ्नो हिसाबले मनाउँछन् है एउटा क्रिस क्रिस्चियनहरू हुन्छ है क्रिस्चियनहरूको घर्ममा उनीहरूको एउटा चाडबाड उनीहरूको आफ्नै हिसाबले मनाएको हुन्छन् बुद्धिस्टहरू छन् है जति बुद्धिस्टहरू छन् उनीहरूको पर्व आफ्नै हिसाबले मनाएको हुन्छन् र त्यस्ता आफ्नो आफ्नो हिसाबले ति पर्वहरू मनाउने गर्छन् र एउटा धर्म हाम्रो हिन्दू धर्ममा भन्नु हो भनेदेखिलाई एउटा हामीले माघे सङ्क्रान्ति मनाउँछौँ है माघे सङ्क्रान्तिमा हामीले बन तरुलहरू है यसै खनेर घर तरुलदेखिको लिएर हरेक इत्यादिको फलफुलहरू यसरी तरुलहरू खाने कार्यक्रमहरू त्यसरी खाएर हामी मनाउने गर्छौँ र एउटा चाड छ है एउटा चाहिँ हामीले दसैँ दसैँमा पनि एउटा हाम्रो रमाइलो नै हामीले मनाउने गर्छौँ त्यसमा हामीले नयाँ नयाँ चिजहरू ल्याएर है पक्वानहरू बनाएर धेरै पक्वानहरू हामीले खाने र टिका टालो गरेर एउटा बुढापाकाको आशीर्वाद थापेर हामीले त्यो रमाइले मनाउने गर्छौँ है अर्को छ तपाईँको तिहार आउँछ है त्यहाँदेखि बादमा तिहार आउँदाखेरि पनि तिहारमा हामीले एउटा त्यसको हिसाबले हामीले भाइटिकाहरू मनाएर हामीले चेलीको हातबाट टीका लगाएर फुल माला लगाएर देउसिरे भैलो भैलेनी खेलेर हामीले खुबै रमाइलो तिन तिन दिन मनाउँछौँ तर खुबै रमाइलोसँगले मनाउने गर्छौँ हामीले अरू चाडहरू भन्दाखेरि जस्तै यो अव साउने सङ्क्रान्ति भयो है साउने सङ्क्रान्तिमा पनि हामीले खुबै त्यो आफ्नै हिसाबले खुबै रमाइलो गर्ने गर्छ एउटा असार पन्ध्र तपाईँको असार पन्द्रमा हामीले एउटा त्यसलाई पनि हामीले मनाउने गर्छौँ त्यसला्ई चाहिँ कस्तो हिसाबले मनाउँछौँ भनेदेखिलाई चाहिँ चिउराहरू खाएर है चाहिँ चिउराको दिन भन्छौ हामी त्यो दिन दही चिउराहरू खाएर मनाउने गर्छौँ